हाम्रो घरमा चाहिँ धेरै भेराइटीको फुलहरू छ

अर्किड गुलाब गदवरी त्यस्तो टाइप त्यस्तोहरू छ पुरा थुप्रो छ अझै कति छ छ फुलहरू अन्त त्यसलाई चाहिँ स्याहार्नु चाहिँ हाम्रो नानाले स्याहार्नुहुन्छ बाङाले ल्याइदिनु हुन्छ गान्तोकबाट त्यसले रोप्छ अन्त त्यसले नै हेर्छ हामीले हेर्दैनौँ तर त्यसले फुललाई चाहिँ पुरा हेर्छ स्याहार्छ फुललाई पानीहरू बिहानै उठ्नेबितिकै त्यसको फुलहरू हेर्नु गइहाल्छ कोही मरेको छ भने उखालेर फ्याँकिदिन्छ कोही रोप्छ पानीहरू हाल्छ पुरा स्याहार्छ फुल चाहिँ त्यसले हेर्छ त्यहाँदेखि फेरि बेलुका भएपछि फेरि त्यसलाई पानी हाल्नु सबै त्यसले गर्छ पानी हाल्नु त्यो पत्ताहरू झरेको टिपेर फ्याँक्नु फुल चाहिँ त्यसले पुरा स्याहार्छ धेरै भक्कु छ हाम्रोमा फुल त तर त्यहाँ अब नामहरू सबै थाहा भएन मलाई किनकि म फुल स्याहार्ने पनि होइन हो स्याहार्ने पनि होइन अन्त त्यही थुप्रो थुप्रो फुलहरू रोपेको छ अब